हेलो हजुर भन्नुहोस् न अँ सुन्दैछु त ए हजुर म त ठुलै स्वरले बोल्ने बानी छ कि अन्त यस्तै सुन्छ हुनु नसकेको ज्योति कार्की लडी लडी पो हाँस भन्

त्यही त मैले पनि त्यही सोचेँ तर अब तिमी हाम्रो जस्तो सबैको सोच कहाँ हुन्छ र अब कस् कसरी चाहिँ यस्तो कुरा यसलाई कुरा उठाउनु समाजमा पनि अँ मिटिङ राख्नु पऱ्यो होला फेरि है त्यस्तो आर्थिक सहयोग माग्दाखेरि पो झन् मान्छेले विश्वास गर्दैन यसो मान्छेहरूलाई देखेर भए पनि समाजमा सबैलाई जनाउनु पऱ्यो एउटा आँगनमा यसो बैठक गरेर सबैजनालाई हामीले यस्तो हो यो चै यस्तो स्तो भएको हो भनेर उहाँहरूलाई बुझाउनु सक्नु पऱ्यो र पो उनीहरूले पनि लु गरौँ है भन्छ त हौ एसरी वाट्सएपमा सबै कुरा हालेर मिल्दैन होला नि हुनु त ठिकै हो तिम्रो सोचाई पनि ठिकै हो अब हामी समाजमा बिस बाइस घर छ सबैले देला के त घर मरमत गर्नुलाई पनि खर्च त धेरै आउँछ है अब बिमारीलाई आफ्नै गाउँकोलाई बिमारीलाई त पैसा उठाउँदा यहाँ समाजमा कतिजनाहरूले दिँदैन उनीहरूले के के भन्छ आफ्नो आफ्नो बहाना बनाउँछ यो एउटा घर बनाउने कुरा हो